तपाईँको एजेन्सीबाट मैले एउटा कार बुक गरेको थिएँ राम्रो लाग्यो राम्रो पनि थियो अनि मैले चाहिँ जेङ्गो जानको लागिन् चाहिँ कार बुक गरेको थिएँ र धेरै राम्रो लाग्यो त्यो कारमा हैन राम्रो पनि थियो ड्राइभर पनि धेरै राम्रो थियो मजाले बोल्ने मिल्ने सबैसँग हैन अनि सबैसँग मिल्ने टाइपको थियो हैन अनि त फेरि मलाई चाहिँ धेरै राम्रो लाग्यो फेरि एकचोटि बुक गर्नु चाहन्छु बिरपाडा जानुको लागि हैन अनि त भाडा पनि राम्रो थियो हैन ठिक्कको जस्तो मिल्ने टाइपको हैन कम्ती ड्राइभर पनि राम्रो सबैसँग मिल्ने टाइपको त्यो रुडली पनि थिएन राम्रो थियो हैन भाडाहरू पनि ठिक्कको राम्रो दामी कम्ती नै थियो र त्यही लागि फेरि एकपल्ट चाहिँ म बुक गर्न चाहन्छु तपाईँको यो ऊ यसलाई बुक कारलाई र म चाहिँ बिरपाडा जानको लागि चाहिँ तपाईँको यो कार बुक गरेको